हजुर तपाईँ को बोल्नुभएको को हुनुहुन्छ ए हजुर तपाईँको घर ए धोत्रे बालासन टी गार्डन है म तपाईँलाई एक दुईवटा तपाईँ ठिकै चिया बगानपट्टि आ आबद्ध हुनुहुन्छ केही कामपट्टि ए हजुर म चाहिँ मेरो नाम चाहिँ प्रवेश खवास है म चाहिँ यो चिया बगानबारे चाहिँ एउटा लेख लेख्नु गइरहेछु है तपाईँले चाहिँ मलाई अलिकति केही हेल्प गरिदिनुहुन्छ ए हजुर जुन प्रकारको अहिले चिया बगानमा चलिरहेको छ है तपाईँहरूले दिनको रोजी चाहिँ कसरी पाउनु हुन्छ हजुर टु सेभेन्टी फाइभ पाउनु हुन्छ है टु सेभेन्टी फाइभ पाएपछि तपाईँहरूको महिनामा जस्तै छ हजार जस्तो हुनेरहेछ त्यसले गर्दाखेरि तपाईँहरूको परिवार चलाउनुमा अब कत्तिको परिवार चलाउनु कत्तिको सक्नुहुन्छ नानीहरू हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर तपाईँहरूको रोजानाको ड्युटी आवर चाहिँ कति हुन्छ कति घन् आवर हुन्छ बिहानदेखि बिहान कति बजे जानुहुन्छ हजुर हजुर हजुर हजुर खाना खाने टाइम भएपछि फेरि गएर साढे तिन बजे चाहिँ फेरि घर आउनुपर्ने है घर आइसकेपछि फेरि पनि घरको धेरै कामहरू हुन्छ है तपाईँहरू कामहरू लिएर धेरै कामहरू हुन्छ राती हुन्छ तपाईँको यो बोनसहरू अब जुन बर्षभरि काम गर्नु हुन्छ र बोनस यो दसैँ पूजाको टाइममा बोनसबारे चाहिँ तपाईँहरूले कति पाउनुहुन्छ बोनस चाहिँ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर अनि अरू बगानमा चाहिँ अब तपाईँहरूको अब बर्खामा अब जस्तै रेनी सिजन हुन्छ बर्खाको टाइम छाताहरू रेनकोटहरू त्यस्तो गम्बुट जस्तै भयो नि तपाईँहरूको सामानहरू चाहिने त्योहरू चाहिँ उपलब्ध गराउँछ कि गराउँदैन बगानले हजुर हजुर अँ पाउनुहुँदैन है ए रा हजुर मेडिकल फेसिलिटिज चाहिँ हुन्छ है भनेपछि तपाईँहरूको अहिले सुत्केरी भत्ताहरू त्योहरू पाउनुहुँदैन होला है अनि तपाईँहरको जुन गाउँछेउमा जस्तै अब बगान एरियामा बस्ने मन्छेहरूको लागि जस्तै दुखबिमार बिमारीहरू भयो भने के बगानले केही फेसिलिटिजहरू गाडीघोडाहरूको केही प्रोभाइडहरू गरेको हुन्छ हजुर हजुर हजुर हजुर हजुर हजुर जुनचाहिँ प्रकारको अब बगानमा लेबरहरू तपाईँहरूले अब गरिरहनु भएको छ है तपाईँहरूको नानीहरूको अब शिक्षामा चाहिँ अब शिक्षाको निम्ति बगानले अब केही मालिक पक्षहरूबाट अब कसै स्कलरसिपहरूको केही फेसिलिटिजहरू उपलब्ध गराएको छ कि छैन अहिलेसम्म हजुर हजुर गराएको छैन है हजुर हुन्छ धन्यवाद तपाईँलाई धेरै धेरै जान धेरै जानकारी दिनुभयो